विशेष मेरो नोकरी सिक्किम भएको हुनाले मो यहाँबाट सिक्किम नै ओहोरदोहोर प्राय हफ्तामा एकपल्ट ओहोरदोहोर गर्थेँ कुनै नराम्रो घटना पनि घटेन कुनै चेकपोस्टमा मेरो चेकिङ पनि भएन तर एकरात एकदिन चाहिँ हामी बाटोमा जाँदाखेरि ठुलो बाटोमै ठुलो पानी परेर चार बजिदेखि एक बजिसम्म बाटोमा बस्नुपऱ्यो एक बजिसम्म त्यहाँ बस्नुपऱ्यो राती एक ग्लास पानी पनि खानु पाएन दोकानसोकान पनि केही थिएन र भरे आफ्नो गन्तव्यमा राती तिन बजितिर पुग्यौँ